केटी महिला र केटा पुरुषहरूले खेल्ने खेलहरू भन्नाले अहिलेको जमानामा सबै केटाकेटीले एउटै प्रकारका खेलहरू खेलिरहेका हुन्छन् जस्तो कि फुटबल फुटबल भन्नाले हामीहरू सोच्थ्यौँ सानामा कि फुटबल भन्नाले फुटबल खालि केटाहरूले खेल्ने कुरा हो भनेर तर अहिले सोच्दाखेरि फुटबल केटाकेटीले समान समान तरिकामा खेलिरहेका हुन्छन् केटीहरू बाहिर गएर फुटबलहरू जितेर गाउँसमाजमा नाम कमाइरहेका छन् क्रिकेट क्रिकेट अहिले केटीहरूले पनि खेल्ने गर्छन् जस्तो कि बेडमिन्टन भयो जस्तो कि हक्की भयो यो सबै केटाकेटीले समान तरिकामा खेलिरहेका हुन्छन् भाँडाकुटी भाँडाकुटी यस्तो एउटा खेल हो कि हामीले सानो छँदाखेरि केटाकेटी खेल्दाखेरि कसैले जिस्काउने गर्थ्यो कि यो त खालि केटाहरूकै केटीहरूको खेल हो केटाहरूले किन खेलेको भनेर हामी पनि भन्ने गर्थ्यौँ कि भाँडाकुटी भनेको केटीहरूको खेल हो केटाहरूको होइन भनेर तर अहिले सोच्दाखेरि यस्तो लाग्छ कि जुनै पनि खेल भनेको मानिसहरूले मनोरञ्जनको लागि खेल्नुपर्दो रहेछ केटाकेटी यसमा केही हुँदैन रहेछ भन्ने कुरा मलाई लाग्छ हामीलाई लाग्छ अहिले केटीकेटा समान तरिकामा हेर्ने गरिन्छ समान तरिकामा केटाले केटीले एउटै काम गरिरहेको हामीले देख्न पाइरहेका छौँ अझै केटाहरूभन्दा केटी मान्छेले अझै धेरै सफलता अझै धेरै राम्रो काम अझै धेरै राम्रो राम्रो राम्रो गेमहरू खेलकुदहरू गरिरहेका हामीले हाम्रो समाजमा देखिरहेका छौँ